हेलो हजुर बोल्दैछु भन्नु होस् तपाईँ ए तपाईँ आज टुरिस्ट आउनु भएको आउनु हुन्छ ए अच्छा दार्जिलिङको इतिहास भन्नु पर्दाखेरि के हो भन्दाखेरि अब धेर सोध खोज गर्दाखेरि अब रिसर्चहरू गर्दाखेरि है दार्जिलिङ चाहिँ पहिल्यै अब सिक्किमकै अन्डरमा थियो भन्छ है सिक्किमको राजाहरूको अन्डरमा थियो भन्छ पछिबाट फेरि सिक्किमबाट छुट्टिएर पछि के भन्छ यो पश्चिम बङ्गाल सरकारले चाहिँ एउटा स्वेत पत्र जारी गरेर चाहिँ है स्वेत पत्र जारी गरेर चाहिँ यसलाई बङ्गालमा गाभेको भन्छ है त्यस समयदेखिको चाहिँ दार्जिलिङ चाहिँ एउटा बङ्गालको एउटा पश्चिम बङ्गालको एउटा के भन्छ एउटा जिल्लाको रूपमा छ है अनि अब ब्रिटिसकालीन ब्रिटिसको समयमा अब त्यति बेला अब ब्रिटिसहरूको समयमा चाहिँ के थियो भन्दाखेरि अब दार्जिलिङको जुन चाहिँ एउटा वेदर छ है यहाँको मौसम छ यहाँको मौसम एकदम मन पराएर चाहिँ अब ब्रिटिसहरूले यहाँ अब चियाको खेती सुरु गरेको पनि इतिहास छ है एकदम चियाको खेतीलाई चाहिँ एकदम चियाको खेती एकदम सुट गरेर चाहिँ यहाँको एकदम सुइटेबल भएर चाहिँ एकदम चियाको खेतीहरू गरेको एकदम इतिहास छ अन्त यहाँ अब के भन्छ नामी नामी एउटा जाने माने अब चिया है टी गार्डनहरू छ है मकैबारी टी गार्डनहरू भन्ने अब विश्व प्रसिद्ध है छ अब दार्जिलिङको चिया यहाँको बारेमा त सुन्नु भएको छ होला यहाँको फ्लेभर होइन होइन हजुर हजुर हजुर एकदम राम्रो राम्रो जगा छ है पहिल्यै त अब तपाईँ दार्जिलिङमा आएर चाहिँ दार्जिलिङमा अब त्यहाँ उयो एउटा मजा लिनु होस् है एकदम चियाको चुस्की लिनु होस् किन भन्दाखेरि एकदम यहाँको दर्जिलिङको चिया एकदम राम्रो विश्व प्रसिद्ध छ है फ्लेभर छ र तपाईँले यहाँ यहाँ आइसके पछि यहाँको मौसम पनि राम्रो छ यहाँ त एकदम मान्छेहरू अब के अरे यहाँ त आएर त एकदम हेल्थ पनि राम्रो भएको आफू पनि चाल पाइन्छ है र यहाँ अब दार्जिलिङमा धेरै राम्रो राम्रो एउटा जगाहरू छ है यहाँको अब टोय ट्रेन छ टोय ट्रेन एकदम प्रसिद्ध छ टोय ट्रेन है दार्जिलिङको टोय ट्रेन अब माथि के भन्छ यो टाइगर हिल त्यसलाई अब है नेपालीमा है अब बाघ डाँडा पनि भन्छ टाइगर हिल्स छ त्यहाँबाट तपाईँले घाम झुल्केको एकदम हेर्नु सक्नु हुन्छ एकदम राम्रो राम्रो जगाहरू छ है खोला नाला भएको एकदम पिकनिक स्पोटहरू जगाहरू है एकदम के भन्छ माथि अब तेन्जिङ नोर्गे त्यो माथि अब के अरे उहाँको त्यो म्युजियमहरू छ होइन त्यो माथि अब बर्च हिल तपाईँ जानु सक्नु हुन्छ त्यहाँ त्यहाँ जू पनि छ है र अन्य यस्तो धेरै एउटा अब उतापट्टि रोपवेपट्टि जानु पर्यो तपाईँ त्यहाँबाट घिर्लिङ छ त्यहाँ है त्यहाँको एउटा मजा पनि लिनु सक्नु हुनेछ अन्त यस्तो अब थुप्रै जगाहरू छ होइन अन्त तपाईँले मजाले नै एउटा इन्जोय गर्नु हुनेछ यहाँबाट धेरै जानकारी पाउनु हुनेछ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ आउनु होस् न हुन्छ